मलाई चाहिँ खानाहरू भन्दाखेरि पनि धेरै मनपर्ने कुरा चाहिँ मोमो हो अनि मलाई मोमो चाहिँ सानैदेखि पुरा मनपर्छ अहिले पनि पुरा मनपर्छ अनि म धेरै खान्छु अनि मलाई यो यो मोमो चाहिँ आफ्नो घरमा परिवारहरूसँग मजाले बनाएर मजाले खानु मनपर्छ अनि मोमो सबैको मनपर्ने एउटा खाने नै एउटा चिजै हो अनि सबैलाई मनपर्छ अनि सबैले रुचाउँछ पनि अनि मलाई चाहिँ प्रायःजस्तो साथीहरूसँग आफ्नो घरपरिवारहरूसँग मजाले बसेर खानु मनपर्छ अनि मोमो सबैले खान्छ